समय कम्ती भएको बेला अथवा कुनै मेरो परीक्षाको समय मेरोमा एकदमै खाना बनाउनुको समय नै नभएको बेलामा चाहिँ म अघाडि नै ब्रेड अथवा बटरहरू ल्याएर राख्ने गर्छु र त्यहीँ हतार हतार ब्रेड बटर गरेर खानु एकदमै छिटो हुनेछ र कुनै पनि फलफुलहरूलाई फलफुलहरूलाई यसको फ्रेस जुस बनाएर खानु चाहिँ समय कम्ती हुँदाखेरिको मेरो खाना अथवा यो खानामै आउँछ र खानाको बनाउने सामग्री कम्ती हुँदाखेरिको समयमा चाहिँ म चामल दाल या कुनै पनि एउटा दुइवटा अथवा कुनै पनि एउटा आलु भयो एक दुइवटा सिमी भयो अथवा गाजर बिट केही पनि रहेको समानहरू छ भने त्यो सबैलाई मिसाएर मजाले एउटा कुकरमा खिचडी बनाउने गर्छु र त्यहीँ नै मेरो समय र सामग्री कम्ती हुँदाको खाना चाहिँ त्यहीँ हो मेरो